हेलो मिस हजुर सुन्नुहोस् न हिजो मैले तपाईँलाई साडी भनेको थिएँ नि फोन गरेर हजुर हजुर होइन त्यो फोटो त पाएँ कि तर सुन्नु नि त्यो साडी त अलिकति उयो पो रहेछ हौ डिफेक्ट पो रहेछ हजुर त्यही भएर त्यो सस्तो दाममा बेचेको होला हजुर छोटो पनि रहेछ त्यो ब्लाउज काट्दाखेरि चाहिँ छोटो हुँदोरहेछ हो हजुर अन्त त्यो अलिक दुलो दुलो त्यो सानसानो खलको दुलो थियो हौ साङ्लेहरूले खाएको जस्तो कि हजुर त्यहीबाट फाट्नु सुरु हुन्छ हजुर घरमा गएर चाहिँ हामीले नाप्यो नि त कि नाप्दाखेरि चाहिँ दिदीले पो देखाएको त मैले त देखेको थिइनँ कि हजुर हजुर त्यो फेरि नि ब्लाउज निकाल्दाखेरि पनि छोटो पो हुने हरे साडी हुनेरहेछ तपाईँ त फेरि मभन्दा अलिकति मोटो हुनुहुन्छ नि त हजुर अब ब्लाउज निकालेन भने पनि राम्रो देख्दैन फेरि हल्का पत्ला पत्ला खालको छ नि त त्यो कि हजुर ए हजुर म कालिम्पोङमै छु त हजुर छुट्टीभरि आएको नि यहाँ दिदीहरूकोमा बस्नुको लागि कहाँ घुम्नु घुम्नु पाएको छुइनँ नि घरमै बसिरहेको छु पानी आएको आएकै हजुर त्यता पनि आउँदैछ ए यहाँ पनि त बिहानदेखि पानी आएको आएकै हो अन्त बत्ती जान्छ त्यस्तै हजुर होइन गएको छुइनँ कहीँ पनि हजुर हजुर हजुर होइन त्यो साडीको चाहिँ मलाई त्यही मन परेन हौ हजुर राम्रै थियो कि त्यो घरमा आएर पो देखेँ त्यातिखेर त मैले खोलेर हेरिनँ फेरि प्लेनमा थियो नि त अन्त घरमा आएर त नाप्दाखेरि चाहिँ देख्दो रहेछ हौ त्यो दुलो साङ्लेले खाएको हजुर त्यो चाहिँ पछि गएर फाट्छ हरे हौ त्यहीँबाट दिदीले भनेको कि हजुर अन्त सुन्नु नि अब मैले त किनिहालेँ हो हजुर अन्त तपाईँलाई चाहिँ ल्याइदिइनँ अब पछाडि किन्नु नि ल सिलगढीतिरै गएर भए पनि होइन नकिन्नु यहाँबाट अहँ अबुई भरे त्यहीँबाट दुलो हुन्छ त्यत्रो महँगो दाममा हजुर हुन्छ पछाडि सिलगढी म सिलगढी गएँ भने म नै ल्याइदिन्छु हो होइन भने चाहिँ तपाईँ जाँदाखेरि किन्नु हजुर ए योभन्दा राम्रो राम्रो पाउँछ हौ सिलगढीमा हजुर मैले पनि त किनिहालेँ नि त्यहीँ दोकानमा त देखिनँ कस्तो मन पऱ्यो कलर कि अन्त हतार हतार दाम सामहरू दिइहालेँ भरे घरमा आएर हेरेको त त्यही मैले त देखेको पनि थिइनँ दिदीले पो भनेको यस्तो पो छ यहाँनिर तिन चार ठाउँ छ हौ हजुर अघाडिपट्टि नै पर्छ नि त्यो दुलो हजुर त्यहाँ त नापिनँ दोकानमा कि घरमा आएर हेर्दाखेरि चाहिँ त्यो मुजामै पर्दोरहेछ साडीको हजुर यहाँमाथि नि तल पनि होइन फेरि तल र निक्कैमाथि भए पनि केही हुने थिएन कि बिचमै पर्दोरहेछ हजुर होस् अब पैसा खेरो गयो त्यही भएर तपाईँलाई ल्याइदिइनँ मैले ल हुन्छ म भोलि आउँछु मिस हजुर आज आउनु भनेको थिएँ कि पानी पुरा आएर फेरि बाटोहरू बन्द हुन्छ नि त तल टिस्टाको बाटो कि हजुर भोलि आउँछु हुन्छ मिस हुन्छ ह्याभ अ गुड डे हुन्छ राखेँ मिस